मैले बगैँचा लगाउन आफ्नै गाउँको दिदीबहिनीलाई सहायता गरेको थिएँ है त्यसमा मलहरू बनाउनको निम्ति सहायता गरेकी थिएँ अनि मलाई चाहिँ धेरै पर्मानेन्ट फुलिरहने फुलहरू मनपर्छ जस्तो सिजनल फुलहरू आज फुल्यो भोलि हराउने त्यस्तो होइन तर धेरै समयसम्म फुलिरहने छ महिना पाँच महिनासम्म फुलिरहने फुलहरू चाहिँ मलाई मनपर्छ त्यसले गर्दाखेरि मैले जवाकुसुमहरू लगाउन उहाँहरूलाई सहयता गरेकी थिएँ धेरै धेरै किसिमको कलरको जवाकुसुमहरू जम्मा कलेक्सन गरेर हामीले मिलेर त्यो गार्डन गार्डेनिङ गरेको थियौँ त्यसमा माटोको स्तरभन्दा अलिकति कम्ती स्तर बलुवाको मिसाएर माटो बलुवा अनि हाम्रो गाईको मलहरू शुद्ध गाईको खारहरू हालेर चै हामीले त्यो गार्डेनिङ गरेको थियौँ अनि त्यसमा मेरोमा पिङ्क कलर पहेँलो कलर ह्वाइट कलरको धेरै धेरै जवाकुसुमहरू छ अनि त्यो लगाएको चाहिँ हामीले मिलेर उहाँहरूलाई म मैले त्यही जवाकुसुमहरू दिएर सहायता गरेकी थिएँ अनि धेरै पर्मनेन्ट प्लान्टहरू जुन चाहिँ हाम्रो यो घरमा भएका अक्सिजनहरूलाई नियन्त्रित गरेर राख्ने प्लान्टहरू भयो अनि मनी प्लान्टहरू भयो त्यस्तो प्लान्टहरू पनि मैले धेरै लगाउन उहाँहरूलाई सहायता गरेकी थिएँ त्यसमा उहाँहरूको अनुभव चाहिँ उहाँहरूले मैले भनेको मानेरै गरेको छ मैले कतिवटा प्लान्टहरू पनि उहाँहरूलाई दिएकी थिएँ उहाँहरूले त्यो प्लान्ट राख्नुभएको छ आजसम्म पनि छ अनि प्रत्येक दिन फुल्ने फुलहरूमा जवाकुसुम नै सबैभन्दा राम्रो फुलहरू मलाई लाग्छ हौ अन्त यो चाहिँ प्रत्येक पूजापाठमा पनि चल्ने अब त्यस्तो भएकोले गर्दाखेरि उहाँहरूले धेरै रुचाउनु भयो